अस्ति नै भर्खरको जुन लकडाउन थियो एकदम इन्टरनेट सुविधा एकदमै राम्रो थियो र काम केही थिएन घरदेखि बाहिर जानु निषेध भएको थियो कसैलाई अनुमति थिएन र त्यसमा आफू कुकिङपट्टि इन्ट्रेस्ट भएको मान्छे फेस बुक यु ट्युब हौ त्यस्तो सबै कुरोमा पकाएको कुरोहरू हेऱ्यो हो त्यस्तो ट्राई गऱ्यो कोही बेला हामीले रेस्टुरेन्टको जस्तो खाना बनाएर खायौँ कोही बेला आफ्नो जुन हाम्रो पारम्परिक हुन्छ होइन हौ त्यस्तो खानाहरू खायौँ जस्तै रेस्टुरेन्ट स्टाइल चिल्ली पनिर भयो है पनिर बटर मसाला कति मसरुमको उयोहरू भयो हौ त्यस्तो कुरोहरू बनाएर खायौँ र आफ्नो पारम्परिक कुरो किनेमा हो यस्तो कसरी बनाएर खानु पर्ने हो त्यो सिकेर बनाएर खायौँ त्यसरी नै हामीले हाम्रो अरू अरू समुदायको खाना जस्तै तलतिरको साम्बार कसरी डोसाहरू भयो हौ त्यसरी कसरी बनाउनु पर्ने त्यो चाहिँ सिकेर खायौँ अब अरू समुदायको जस्तै नेवारी अचारहरू भयो हौ त्यस्तो कसरी खानु पर्ने के रहेछ कस्तो कसरी हौ त्यसरी फेस बुक मार्फत त्यस्तोहरू भयो गुन्द्रुकको उयोहरू भयो कसरी दाल कस्तो पाराले मिठो हुँदो रहेछ हामीले बनाएको नेपालीले बनाएको दाल अर्कै हुने तर अरूहरूले बनाएको दाल अर्कै हौ त्यस्तो खाले कसरी गर्नु पर्ने हौ त्यसरी फेस बुक युट्युबहरूबाट हेरेर त्यति मात्रै नभएर उसको उनीहरूको नयाँ नयाँ के के रेसिपीहरू हौ त्यस्तो नि ट्राई गरेर खाएँ अति नै मिठो हुने कतिवटा कुरो हौ त्यस्तोहरू अनुभव एकदमै मजाले पकाएर खायौँ त्यसरी आफ्नो समुदायको खाना मात्र नभएर अर्काको पनि त्यसरी खायौँ एकदमै रमाइलो भएको थियो त्यतिखेर